हेलो ड्राइभर भाइ अरे माक्स लगाउन हौ यो कोभिडको टाइममा सबै हामीले लगाइरहेको छौँ दुनियाँले लाउँछ तिमी किन लाउँदैनौ त्यही माथि हेर कति साह्रो भइरहेको छ त्यही माथि हेर तिम्रो गाडीको सिट मैला छ गाडी तिमीले सफाइ पनि गरेको छैन यस्तो यस्तो प्रकारले त सबलाई झन् बिमार फैलिन्छ ओ एजेन्सीको भाइ हेर तपाईँको ड्राइभरको हालात साथै गाडीको हालत सब साफ साफसफाइ गर्नु लगाउनुहोस् अनि माक्स लाउन लगाउनुहोस्